केही हाम्रो कला अनि संस्कृतिको क्षेत्रको विकासमा विशेष आर्थिक सहयोग पुर्याउने स्रोतहरू चाहिँ सर्वप्रथम त दाताहरू नै हुनु हुन्छ किनकि उहाँहरूले आफ्नो रुचिको हिसाबले आफ्नो लागतको हिसाबले जति पनि यी क्षेत्रहरूमा सहयोग पुर्याउन सक्छ उनीहरूले दिएका नै छन् जस्तै उनीहरूको विशेष रुचि एउटा सङ्गीत कसैको सङ्गीतको क्षेत्रमा छ भने उहाँले सङ्गीतको क्षेत्रमा दान दिनु हुन्छ कसैको नाममा दानहरू दिनु हुन्छ यता आफ्नै रुचिले दान दिनु हुन्छ त्यसकै त्यसरी नै अन्य नृत्यको क्षेत्रमा भयो आफ्ना आफ्ना रुचिको हिसाबले उहाँहरूले केही न केही आर्थिक सहयोग पुर्याउने गर्छन् र त्यस बाहेक सरकार अनि नेताहरूबाट पनि केही सहयोग अनि सांस्कृतिक अनि कलाको क्षेत्रमा आउने गर्छ